मलाई लाग्छ अब केही अब मानिसहरूले चाहिँ धर्मको लाभ उठाउँदै चाहिँ राजनीतिमा तनाव सृजना त गरिरहेकै छन् अनि अब धर्मलाई उनीहरूले व्यवसायको रूपमा पनि प्रयोग गरिरहेका छन् सानेतिनो नभएन राज्य स्तरको राजनीतिक सङ्गठनहरू छन् जसले धेरै नै हिन्दू मुस्लिम गरेर अब हिन्दु हिन्दू मात्रै राम्रो भन्ने ख्गलाको अब भारतलाई चाहिँ हिन्दू राज्य बनाउन खोजिरहेको अनि अरू धर्महरूको चाहिँ अब नाश गर्नु खोजिरहेको जस्तो लाग्छ मलाई अब हिन्दू मुस्लिम धेरै नै अहिले झन अहिलेको समयमा झन हिन्दू मुस्लिम धेरै नै भइरहेको अब भारतमा मुख्य रूपमा यी पार्टी यी राजनीतिक सङ्गठनहरूले जुन चाहिँ त्यो धर्मसँग एकदमै संलग्न भएका वर्गहरूलाई चाहिँ आफ्नो निसाना बनाएर चाहिँ उनीहरूको दिमागसँग खेलबाड गरेर राजनैतिक रूपमा दङ्गा गरेर फसाद गरेर है यो तँ यो तँ यस्तो तँ त्यस्तो भन्ने अब गरिरहेका छन् अब अहिले पनि अन्त अन्त धर्मलाई एकदमै व्यवसायको रूपमा अब प्रयोग गरिरहेको हुन्छ कतै अब ढोङ्गी बाबाहरू भएर कति के भएर जसले पनि तपाईँलाई धर्मको नाममा के बेच्न खोजिरहेको धर्मको नाममा के गरिरहेको यस्तो गरिनस् भने त्यस्तो हुन्छ है अब पेस्तोर ढङ्गले पूजा गरिनस् तैँले मलाई यस्तो यती रुपियाँ गएर चडा यस्तो भनेर चाहिँ धेरै नै धर्मलाई चाहिँ अहिले चाहिँ व्यवसाय बनाइरहेको छन् मन्दिरको लाइन अब दर्शन गर्ने जुन चाहिँ लाइन हुन्छ अब त्यहाँनिर धनीको एकपट्टि गरिबको एकपट्टि जसले ज्यादा पैसा दिन्छ उनीहरूलाई चाहिँ अब पहिला दर्शन गर्नु दिएर रात अब पैसा कमाउने काम धर्मको नाममा चाहिँ पैसा कमाउने काम गरिरहेको छ